म बिहान बिहान ध्यान गर्छु योगा जस्तै फर्स्टमा म दो से पाँच मिनट बस्थेँ अहिले मेरो बढेर ध्यान पाँच से दस मिनट भएको छ हामीले ध्यान गर्दा अति नै फाइदा लाभदायक हुँदछ जस्तो हाम्रो मेमोरी पावर एक्स मेमोरी पावर जस्तै हामीले कुनै ब्या काम गर्छ त्यसको याद राख्ने क्षमता हाम्रो ध्यानले गर्दा बढिरहेको छ र हाम्रो स्वास्थ्य पनि राम्रो रहेछ र ध्यानले गर्दा हामी हामी को हो भनेर हामी हामी आफ्नैलाई भित्र भएको आत्मालाई चिन्दछ किन ध्यान नै एउटा यस्तो रहेछ जो मान्छेले आफूलाई आफ्नै परिचय हुँदोरहेछ त्यसले ध्यान हामीले गर् गर्दा हाम्रो शरीरको विकास जस्तै हामीले के गर्नु पर्छ रनिङ एक्ससाइज ध्यानले गर्दा हामी यो सब गरिरहेको छ र ध्यान जुन दिनदेखि म गर्दैछु मेरा आफ्ना परिवर्तन भइरहेको छ जस्तै म केही पनि सामान भुलिदिनँ म जहाँ जानु छ ठिक टाइममा जान्छु मैले पढेको पनि छिटो न छिटो याद हुन्छ र म लङ टाइमसम्म याद भएको मैले आफ्नो माइन्डमा क्याप्चर गर्नु सक्छु र म यही भन्नु चाहन्छु कि हामीले बिहान बिहान ध्यान गर्नु पर्छ र यो हाम्रो मानिस हामीलाई लाभदायक हुँदछ धन्यवाद